केही अप्ठ्यारो रेसेपी भन्दा चाहिँ अब आफूलाई मन पर्ने रेसेपीहरकै बारेमा कुरा गरौँ न है मलाई चाहिँ अब चिकन बिरयानी पुलावहरू पुरा मन पर्छ होइन तर मैले बनाएको पुलाव बिर्यानीहरू चाहिँ राम्रो हुँदैन कोही बेला अब पुलावमा पुलाव बनाउनै इन्टरनेटको माध्यमबाट कति बनाउने ट्राई गर्छु होइन पुलाव पुलाव बनाउँदा कोही बेला चामलै मेरो राम्रो पाकेको हुँदैन कोही बेला चामल मेरो के हुन्छ भने नि क्याराक क्याराक हुन्छ कोही बेला भेजिटेबलहरू नै राम्रो हुँदैन कोही बेला मसलाहरू नै राम्रो हुँदैन होइन त्यसरी नै यता बिर्यानी बनाउनु खोद्दाखेरि पनि बिर्यानीको पनि त्यस्तै कोही बेला चिकनै राम्रो पाकिदिँदैन कोही बेला मसालै राम्रो हँदैन कोही बेला बिर्यानीको त्यो मसलाहरू कुटेको मसलाहरू हुन्छ नि कोही बेला बेसी भइदिन्छ कोही बेला कम्ती पो भइदिन्छ आफूलाई मन परेको खानेकुराहरू त्यसरी अब सिकी सिकी बनिँदा पनि कोही बेला त रिस पनि उठ्छ हो तर अब कति ट्राई गर्छु मो विशेष म इन्टरनेटको माध्यमबाट पनि कति डिफ्रेन डिफ्रेन तरिकाले बिर्यानीहरको रेसिपीहरू हेर्छु होइन तर पनि मेरो अहिलेसम्म अहिलेसमनको मेरो ब्याड एक्सपिरिएन्स छ कि अँह अहिलेसम्म मैले मिठो राम्रो भनेको जस्तो बिर्यानीहरू बनाउनै सकेको छुइनँ त्यसरी नै पुलाव पनि सबैभन्दा राम्रो भन्दा राम्रो चामल ल्याएर बनाउँछु होइन तर चामल पनि टुक्रिने कोही बेला चामलको चुरै नपाक्ने तेस्तो हुन्छ